खेलकुदले स्वस्थ जीवन शैलीमा कसरी योगदान पुऱ्याउँछ जस्तो लाग्छ भने मलाई खेलकुद गर्नाले मान्छेको मान्छेमा पोजिटिभिटी बस्छ र यो जुन हाम्रो वेट लसहरू भयो र जिउको फ्लेक्सिबिलिटीहरू र यसले हामीलाई नराम्रो कुराहरूबाट टाढो राख्नु पनि यसले मद्दत पुऱ्याउँछ र हाम्रो जुन हाम्रो बडी हाम्रो माइन्ड खेलकुदले गर्दाखेरि एकदमै एक्टिभ रहन्छ त्यसले गर्दाखेरि खेलकुदको हाम्रो स्वस्थ जीवन शैलीमा एकदमै ठुलो योगदान छ